हजुर भन्नुहोस् हिमालयन टुर्स एन्ड ट्राभेल्सबाट बोल्दैछु म हजुर हजुर

ए हजुर हजुर हजुर ए टय टय ट्रेनमा चाहिँ तपाईँ दार्जिलिङ घुम्नुलाई चाहिँ जानुलाई कल गर्नुभएको हो ए हुन्छ हुन्छ टय ट्रेन त ज्यादा अहिले मान्छेहरूले त्यस्तो युज गर्दैन हो ढिलो हुन्छ भनेर तर म चाहिँ भन्छु अब बेस्ट हो टय ट्रेन चाहिँ किनकि आरामले तपाईँले अब सिनेरी हेर्दै जान सक्नुहुन्छ नि त बिस्तारै हेरी हेरी जान्छ हो ए हजुर एकदम एकदम बेस्ट हो नि त्यो गाडीमा बोमिट भएर जानुभन्दा त नानीहरूले टय ट्रेनमै बेस्ट हो हजुर टय ट्रेनको लागि चाहिँ कहिलेको लागि होला ए हजुर हप्तामा चाहिँ तपाईँको मनडे वेड्नेसडे र फ्राइडे चल्छ यहाँबाट हो जङसनबाट चल्छ सिलिगुडीको जङसनबाट अनि त हजुर अनि त जङ्सनबाट चल्छ जङ्सनको चाहिँ जुन स्ट्यान्ड छ तपाईँको नर्मेली जुन चाहिँ रेल्वे स्टेसन छ त्यसको अलिकति राइटपट्टि छ अनि त त्यहीँबाट गाडी चल्छ त्यहाँबाट चाहिँ तपाईँ हजुर हजुर टिकेट टिकेट जक्सनमै काट्न सक्नुहुन्छ कि त अनलाइन पनि काट्न सक्नुहुन्छ अप्सन छ त्यसको हामीलाई भन्नुभयो भने त हामी काटिदिहाल्छौँ तपाईँले हामीलाई पे गर्दा नि भयो अनि त्यहाँबाट तपाईँको त्यो टय ट्रेन चाहिँ यहाँ जङ्सनबाट स्टार्ट भएर त्यहाँबाट सुकनामा गएर रोक्छ सुकनामा नि एउटा स्टेसन छ त्यहाँ हो सुकनामा रोकेर त्यहाँबाट तिनधारिया भएर चाहिँ अझै सिनेरीहरू मजाले होइन त्यो अब वाइल्ड लाइफ स्याङ्चुएरी हो नि त त्यहाँ त्यो गुल्माको त्यहाँ त्यो वाइल्ड लाइफ स्याङ्चुएरी भएर जान्छ अनि त तपाईँको तिनधारिया भएर त्यहाँबाट यो एउटा त्यो तपाईँको फल्स छ त्यहाँ बिचमा हो पगलाझोडा फल भन्ने त्यो पगलाझोडा फलहरू भएर त्यहाँबाट अनि त कर्सियाङ जान्छ त्यहाँबाट चाहिँ तपाईँको बतासे लुपहरू हुँदै हुँदै घुमहरू हुँदै हैन त्यहाँबाट चाहिँ अनि तपाईँको दार्जिलिङ पुग्छ त अब जाँदाखेरि तपाईँ बाटोमा अब त्यो टय ट्रेनको नि तपाईँको कति एकजनाको अहिले वान एट्टीहरू जस्तो चल्दै र म एकखेप चेक गरिदिन्छु अहिले फ्रेस कति छ अहिले कति के लाग्छ तपाईँहरू कतिजना जानुहुन्छ होला तिनजना हो तिनजना भनेपछि सानो नानी कति वर्षको होला हैन पर्दैन छ सालदेखि मुनि त पर्दैन छ सालदेखि माथिको चाहिँ लिन्छ हो दुईजनाको चाहियो है त्यसोभए एकछिन पर्खिनुहोस् ल म ए हजुर हजुर अँ तिनजानाको चाहियो त्यसोभए त हजुर नानीको लिँदैन नि पर्दैन नानीको चाहिँ एकछिन पर्खिनुहोस् म चेक गरिदिन्छु एकछिन् है हजुर टिकेट त छ रहेछ कि अनि त वान ट्वेन्टी गरेर रहेछ अहिले अनि त एकजना एक सय बिस एक सय बिस गर्दाखेरि तपाईँको तिन सय साठी भयो हो थ्री सिक्स्टी अनि त अब एक्स्ट्रा खर्च र तपाईँले अब के कस्तो खाने त्यो त अब तपाईँकै माथि हो टिकेटको चाहिँ थ्री सिक्स्टी भयो त्यहाँ माथि आएर तपाईँहरू जब दार्जिलिङमा त्यहाँ आइपुग्नु हुन्छ घुममा घुममा हामी गाडी पिक गर्न पनि आइहाल्छ तपाईँको यहाँ होटेलसम्मन्को गाडी पनि त्यहाँ आइहाल्छ तपाईँ त्यहीँबाट त्यो गाडीमा यता होटेल आउँदा भइहाल्यो हजुर हजुर हजुर घुमसम्म नै छ रहेछ अहिले चाहिँ अगाडि गएको छैन रहेछ ट्रेन कि अनि त घुमसम्म नै रहेछ अनि त घुमबाट चाहिँ तपाईँलाई गाडी पिक गर्नु हामी पठाइदिन्छौँ नि यहाँबाट होटेलबाट हुन्छ हुन्छ म त्यसोभए मलाई कन्फर्म गरेर भनिदिनुहोस् म बुक गरिदिन्छु नि त पेमेन्टहरू गरिदिनुहोस् ल हुन्छ अँ अनलाइन गर्दा हुन्छ यही नम्बरमा गर्दा हुन्छ नि हुन्छ हुन्छ ल ल